हेलो यो जुत्ताको चाहिँ बहिनी चार हजार हो खास दाम चाहिँ अब तिमीलाई मेरो कस्टमर हो तिमीलाई चाहिँ म साढे तिन हजारसम्ममा दिनसक्छु अँ हजुर ए यसो गर त्यो ल्याइदिई हाल्छ ऊ भाइले कि कुरा चाहिँ गर न दाम चाहिँ मिलाउँ होइन हो बहिनी ठिकै हो कि तिमीलाई अब मनपरेछ यो हो अन्त यस्तो छ नि त अहिले अब मार्केटको भाउ धेरै छ के गर्नु हामीले पनि अब किनेर ल्याउनुपर्ने हो हामीले आफै बनाउने होइन अन्त अब कम्पनीको दामअनुसारमा मैले तिमीलाई छुट पनि दिएकै छु त्यसमा होइन पाँच सौ रुपियाँ डिस्काउन्ट दिएँ अब मिलाएर लैजाऊ न कि त अब लानैपर्छ बहिनी होइन त्यसरी त्यति एकैचोटि एक हजार त अब फेरि घटाउनु त सकिँदैन हो अँ यसमा अब कम्पनीले पनि त्यति हामीलाई दिँदैन फाइदा अन्त त्यहीअनुसारै हामीले पनि बेच्ने हो हामी आफ्नै सामान होइन अन्त यसो गरौँ न त त्यसमा अझै पाँच सौ रुपियाँ चाहिँ घटाइदिन्छु नि त ल अन्त त्यति अँ तिन हजारमा लैजाऊ न त ल अर्को नि त अब यसको पुम पुमा भन्दा पनि अहिले यसको पनि त ब्रान्डेड नै छ हो अन्त यसको ब्रान्ड भेल्यु पनि त राम्रै छ एकपल्ट तपाईँ अब त्यो खुट्टामा लगायो भने पनि कति राम्रो देखिन्छ हो यति तिन हजार त ठिकै होला हौ होइन त्यति त्यति साह्रो त अब घटाउनु सकिँदैन यो ब्रान्डेड सामान कि र पनि अब तपाईँ हाम्रो दोकानमा अब सधैँ आइरहनु हुन्छ होइन लु साढे अट्ठाइस दिनुहोस् न त तपाईँको पनि भएन मेरो पनि भएन ल हजुर हजुर